पानी चाहिँ अब मानिसको मान्छेहरूको जीवनमा मनुष्यको जीवनमा चाहिँ धेरै नै इम्पोर्टेन्ट कुरा हो है पानीबिना अब पानी नै जीवन हो भनिने गरिन्छ पानीबिना केही नै हुन्छ र अहिलेको आजको दिनमा अहिलेको कार्यमा हामी बिहान अब उठेदेखिको हामी पानीकै प्रयोग गरेर है दिनभरि नै हामी पानी पिउनुको लागि प्रयोग गर्छौँ आफ्नो आफ्नो काम कुनै पनि कार्यको लागि हामीले घरको घरेलु कार्यहरूको लागि हामीले सबै पानी पानीको प्रयोग गर्ने गर्छौँ होइन र अब पानीको चाहिँ एकदमै आवश्यकता छ जिन्दगीमा पनि छ र ज यसै दिनभरिको पानीको आवश्य आवश्यकता धेरै नै छ जस्तै कि अब दिनभरि भन्दाखेरि तपाईँ अब हामी बिहान उठौँ बिहान उठेपछि हामी सर्वप्रथम हाम्रो है फ्रेस हुने गर्छौँ हामी उठेर र फ्रेस हुँदा पनि एकदमै पानीकै आवश्यकता चाहिन्छ हामीलाई र फ्रेस भएपछि हामी नुहाई धुवाई गरेर हामी पूजा आयोजन गर्नुपर्छ र पूजा पूजाआजा गर्दाखेरि पनि हामीलाई पानी नै चाहिन्छ बा वा पूजा पूजा गर्ने भाँडाहरू धुनको लागि त्यसपश्चात फेरि हामी खाना पकाउन जान्छौँ खाना बिहान खाना बनाउँदाखेरि पनि हामीलाई पानी नै चाहिन्छ र पिउनको लागि पानी चाहिन्छ हामीलाई पिउँ पिउँदा हामी दिनभरि पानी पिउँछौँ हामी दिनभरि नै हामीलाई पानी चाहिरहन्छ हामी पानी पि पिउने राख्छौँ दिनभरि त्यसपछि हामीलाई दिनभरिमा अब लुगाहरू धुनुपर्दाखेरि भयो लुगाहरू धुँदाखेरि हामी पानीको प्रयोग गर्छौँ होइन अब भाँडाकुँडा मोल्दाखेरि हामी पा पानीको प्रयोग गर्छौँ घर घर आँगनहरू पुस्दा बडार्दाखेरि हामी पानीलाई पानीको प्रयोग गरेर हामी सबै कामहरू गर्छौँ है त्यही भएर चाहिँ अब पानी चाहिँ एकदमै क्रुसियल छ पानी चाहिँ एकदमै क्रुसियल भयो हाम्रो डेली लाइफको लागि चाहिँ है र अब त्यसमा चाहिँ अब पानीको पनि हामीले बा अब डेली डेली चलाउनु पायो भन्दैमा हामीले अब बेसी बेसी चलाउनु पनि भएन पानीलाई पानीको पनि अब एउटा लिमिटेड स्तर मात्रै रहेको छ एकदमै फ्रेस वाटर त झन् अझै एकदमै बहुत कम्ती मात्रामा पाइन्छ मतलब धेरै कम्ती मात्रामा बाँचेको छ र अब यसलाई प्रिजर्भ गर्नको लागि पनि हामीले कतिवटा स्टेप्सहरू चाहिँ लिने गर्नुपर्ने हुन्छ है जताभावी पानीहरूको प्रयोगलाई अब जति आफूले कम पानी प्रयोग गर्नसक्यो त्यति अब हामीले गरौँ भने चाहिँ राम्रो किनकि अब हामीले लापरवाही हिसाबमा पानी चलायौँ भने फेरि हाम्रो आउँदो जेनेरेसनलाई नै पानीको प्रभाव भएको हामीले देखिनै रहेको छौँ र अहिले त अब सहरहरूतिर पनि सबैले देखिनै रहेको हुन्छ पानीको प्रभाव कस्तो खालके हुन्छ है र पानीहरू किनेर खाने अवस्था आइसकेको छ अहिले त अब र अब अलिक दिनमा त अब फ्रेस वाटर पनि त्यो पाउँछ पाउँदैन त्यस्तो केही टुङ्गै छैन र अब त्यही हो पानी चाहिँ अब अलिकति बँचाएर हामीलाई चलाउनु पर्यो र पानीको इम्पोर्टेन्ट भएको कारणले गर्दाखेरि चाहिँ अब पानीको इम्पोर्टेन्स चाहिँ जिन्दगीमा धेरै भएको कारणले गर्दै चाहिँ यसको महत्त्व पनि हामीले अब बुझ्नुपर्यो भने भन्ने चाहिँ अब मेरो भनाइ छ